अफ कोर्स देख्छ नि अब हामी गाउँहरू यसरी डेभलप हुँदैछ होइन गाउँमा रोडहरू पनि थिएन अहिले त रोड छ पिच रोडहरू आएको छ अनि घर घरसम्म एम्बुलेन्सहरू आउँछ पहिला त हस्पिटल लानुको लागि कत्ति टाढो हिँड्नु पर्थ्यो बोकेर जान्थ्यो जाँदा जाँदै अब कसैको मृत्यु भइहाल्थ्यो होइन तर अहिले चाहिँ अब त्यस्तो हुँदैन एम्बुलेन्सहरू घर घरमै आएको कारणले घरबाटै बिरामीहरू पनि उठाएर लान्छ अनि गाउँ घरमा स्कुलहरू पनि छ नानीहरूले राम्रो ज्ञान पाउँछ अनि अब पहिला त ऊ यो अनि पहिला त फोनहरू पनि थिएन होइन फोन गर्नुको लागि पनि फोन पनि थिएन चिठी लेख्नु पर्थ्यो तर अहिले त अहिले त हात हातमै फोन छ जसकोमा छ त्यसकोमै फोन छ अहिले अन्त पहिला अब घरमा बत्ती हुन्थेन ढिब्री बत्ती बाल्थ्यो तर अहिले त अब इलेक्ट्रिक बल्बहरू छ होइन अब गरम भयो भने फेनहरू छ अनि रोडहरू पनि मजाले आएको छ केही कुरा भयो अब खाना पनि चुलामा पकाउँथ्यो पहिला अहिले त सबैको घरमा ग्यास छ